हेलो ड्राइभर भाइ मैले तपाईँको गाडी मा जानुलाई तपाईँलाई मैले पैसा दिएको थिएँ तर यस्तो घरमा पाहुना आउनुको कारणले गर्दा म जान पाउँदिनँ र जो मैले दिएको पैसा छ म हजुरलाई मेरो एकाउन्ट सेन्ट गर्छु र त्यसमा पठाइदिनु सक्नुहुन्छ भन्ने आशा राख्दछु